हेलो तपाईँलाई मैले अघि मोबाइलको जुन सरी तपाईँलाई मैले हेडफोन विषयमा राम्रो असल कुरा गरेँ र यसको अलिकति उल्टा पनि छ जस्तै कि अब हाम्रो विशेष केटाकेटीहरूले अलिकति आफूलाई ध्यानमा नराखेर अलिकति मोबाइलतिर मोबाइलमा ध्यान दिएर मोबाइलमै यो हेडफोन लगाएर घुमिरहेको छ पगला जस्तो बोलिरहेको छ कोसँग बोलेको कोसँग के हो के हो बोलिरहेको छ यस्तो गर्नाले चाहिँ मलाई कतिवटा कुरो ठिक लागेन पनि अनेक कुरो केही एक्सिडेन्ट हुन्छ डर पनि लाग्यो मलाई र जति सक्दो चाहिँ हाम्रो पेरेन्ट्सहरूले चाहिँ उहाँको उहाँ पेरेन्ट्सहरूले चाहिँ हाम्रो छोरा छोरीलाई चाहिँ विशेष हेडफोन चाहिँ नदिएकै राम्रो जस्तो लाग्छ मलाई ठिक छ हेडफोन पनि युज गर्नुपर्छ अनि घरमा गएर कुनै गानाहरू सुनेर राम्रो एउटा पोजिटिभ कुरोहरू लिएर चाहिँ हेडफोनमा सुन्यो भने चाहिँ हेडफोनबाट चाहिँ निकै राम्रो पनि आउँछ पनि र उहाँले कतिवटा स्पष्ट पनि किनकि बजारतिर जुनै अब हेडफोन लगाएर गऱ्यो भने कतिवटा कुरो बुझ्दैन पनि कतिवटा कुरो सुनिँदैन पनि त्यसले गर्दा केही अब के घटनाहरू हुनु सक्नु हुनेछ र जति सक्दो चाहिँ अब हाम्रो पेरेन्ट्सहरूले चाहिँ नानीहरूलाई भन्दा हेडफोन चाहिँ युज गऱ्यो भने चाहिँ अब घरमै गरेर घरमै चाहिँ सुनेको चाहिँ मलाई चाहिँ असल लाग्दैछ यो चाहिँ तपाईँहरूले चाहिँ अब अलिकिति त्यसलाई फलो गरिदिनोस् भनेर चाहिँ हामी मेरो एउटा नम्र निवेदन छ